हाम्रो जग्गामा चाहिँ स्थानीय खेलकुद एकदम धेरै मात्रामा पाइन्छ होइन स्कुल पाठशालाहरूको छेउमा खेलकुद मैदानहरू छ र त्यो खेलकुद मैदान चाहिँ एकदम प्रयोगमा हुन्छ होइन जुन स्कुलमा कार्यक्रमहरू हुन्छ त्यो सबै खेलकुद मैदानमा गर्ने गर्छौँ र पन्ध्र अगस्तहरू हामी यहीँ खेलकुद मैदानहरूमै हामीले गर्छौँ होइन आयोजना गर्ने गर्छौँ र हामी यो खेलकुद मैदान चाहिँ एकदम लात्ते भकुन्डो हाते भकुन्डो क्रिकेटहरू भयो खेल्दाखेरि हामीले यसमा प्रयोग गर्न सक्छौँ होइन र यो जुन हाम्रो गाउँ गाउँ बस्तीमा जुन एउटा खेलकुद मैदान छ त्यो मैदानमा पनि एकदम गाउँमा जुन पन्ध्र अगस्त अगाडिदेखि नै खेलकुद मैदानमा एकदमै लात्ते भकुन्डोहरू हुन्छ होइन त्यसमा हामीले यो स्कुलको कि त गाउँको खेलकुद मैदानहरू हामी प्रयोग गर्ने गर्छौँ एकदमै खेलकुद मैदान चाहिँ हाम्रो जग्गामा चाहिँ एकदमै प्रयोग भइरहने गर्छ होइन कुनै कार्यक्रम कुनै विवाह गर्नको लागि पनि यो खेलकुद मैदान हामी प्रयोग गर्ने गर्छौँ होइन कसैको अडिनेसन्सहरू छ भने भए पनि हामी यो खेलकुद मैदानमा हामीले एकदमै प्रयोग गर्छौँ होइन कसैको केही कार्यक्रमहरू छ भने हामी यो खेलकुद मैदानमा प्रयोग गर्ने गर्छौँ